दार्जिलिङमा पर्यटकहरू धेरै घुम्न आउँछन् मेरो नजिकका पर्यटकीय स्थलहरू छन् बतासिया लुप चौरस्ता रक गार्डन जापनिस टेम्पल टाइगर हिल जहाँ पर्यटकहरू विशेष गरी सन राइस हेर्न आउँछन्